हामी चाहिँ अब हाम्रो परिवार चाहिँ अब खेतमा साग सब्जी रोप्नुको लागि चाहिँ अब धेरै खट्छौँ अब साग सब्जी सिमी टमाटर सबै रोपेपछि अब त्यसलाई टाइम पनि दिनु पऱ्यो त्यसमा खट्नु पनि पऱ्यो खटेपछि पो अब राम्रो हुन्छ त्यो साग सब्जी राम्रो फस्टिएर जान्छ होइन अन्त अबो हामी चाहिँ धेरै टाइम दिन्छौँ तेल्लाई गोड्छौँ पानी हाल्छौँ तेल्लाई मलजल युरिया डेफी गर्छौँ कुलो काट्छौँ तेल्लाई राम्रो स्याहार सुरार घामपानीबाट रोक्छौँ त्यसरीनै राम्रो स्याहार सुसार गर्छौँ अब हामी चाहिँ अब त्याँ बारीमा गएर चाहिँ आबो के काम गर्छौँ भन्दाखेरि आबो तेल्लाई चाइने कुरा पानी हाल्छौँ कुलो काट्छौँ अनि हामी त्यसलाई युरिया डेफी क्यामिकलहरू त्यसलाई जुन कुराको आवश्यक छ त्यो कुराहरू दिन्छौँ अनि पानी हाली त्यस्तै सबै कुरा नै गर्छौँ प्रायः जस्तो नै होइन अबो खेतीपातीले चाहिँ अब हामीलाई चाहिँ के स्वास्थ्य अब के स्वास्थ पुऱ्याएको छ भन्दाखिरि चैँ हामीले चाहिँ अब राम्रो स्वास्थ्य पाइरहेको छौँ अब हाम्रो एक्ससाइस पनि भइरहेको छ फिजिकल एक्ससाइस पनि भइरहेको छ किनकि हामीले त्यो काम पनि गर्न पाइरहेका छौँ अनि हामीले हरियो परियो साग सब्जी होइन खान पाइरहेका छौँ आफ्नै घरमा आफ्नै हातले फलाएको स्वस्थ ताजा एकदम फ्रेस हामीले खानेकुरा सब्जी हैन हरियो परियो एकदम खान पाइरहेका छौँ होइन अबो एसो हरियो परियो खाएको छैन भने मान्छे त्यसै पनि बिमार हुन्छ के हुन्छ के हुन्छ तर हामीले चाहिँ अब राम्रोसँगले अब एक्ससाइस पनि भइरहेको छ हाम्रो जिउमा र हामीले हरियो परियो सागसब्जी खान पाइरहेको छौँ हामी एकदम स्वास्थ अब हामीलाई चाहिँ अब यो कुराले चाहिँ हरियो परियो खाएर अब यो कुराले चाहिँ एकदमै बेसी फाइदाहरू पुऱ्याइरहेको छ